गगन भाइ मैले खाना अर्डर गरेको थियो यस्तो यस्तो आयो मासु भात माछा अर्डर गरेको थिएँ तर त्यस्तो आएन अनि त अरू अरू थोक आयो त्यो मैले त खिर भनेको थिइनँ सब्जी भात भनेको थिइनँ मासु भात अर्डर गरेको थिएँ गलत आयो मलाई यो फिर्ता गरिदिनुहोस् अर्को पठाइदिनुहोस्